मैले महत्त्वपूर्णसम्म निर्णयहरूले लिनु पर्दाखेरि चाहिँ विशेष गरेर म मेरो मेरो बुवा अनि मेरो श्रीमती साथै दाजु भाइ साथै अझ यो समाजको कुराहरूमा छ भने चाहिँ म समाजसँग पनि यसको सल्लाह लिएर मात्र निर्णय लिन्छु अनि त्यसलाई निर्णय लिएर त्यसलाई चलाउने गर्दछु